मैले मनपर्ने शिक्षकहरू श्री रामदेव बाबा श्री श्री रविशङ्करहरू हुन् उहाँहरूलाई मैले टेलिभिजन मार्फतै मैले उहाँहरूलाई देख्न सक्षम भएको हो उहाँहरूलाई मैले टेलिभिजनबाटै जान्नु सक्षम भएको हो उहाँहरूले धेरै धेरै राम्रो राम्रो काम गरिरहनु भएको छ राम्रो राम्रो योगाहरू सिकाएर राम्रो राम्रो प्रडक्टहरू निकालेर राम्रो राम्रो स्पिचहरू दिएर राम्रो राम्रो कुराहरू भनेर उहाँहरूले धेरै राम्रो गरिरहनु भएको छ